हाम्रो गाउँमा जल व्यवस्थापन एकदमै ठिक छैन यहाँको जल वितरण व्यवस्था जुन छ त्यो एकदमै यसमा धेरै कुरोहरूको अभाव छ जसको कारणले गर्दा घर घरमा जुन पानी हामी पाउँछौँ त्यो एकदमै कम्ती मात्रामा पाउँछौँ अनि अव्यवस्थित छ यसको थुप्रै कारणहरू छ जसमध्येमा एउटा चाहिँ जल स्रोतको पनि समस्या हो भनेदेखि वितरण चाहिँ सबैभन्दा मुख्य कारण रहेको छ र यसलाई सुधार्नु हो भने सर्वप्रथम जल स्रोतलाई बढाउनु पर्यो त्यहाँ जुन जल भण्डारहरू राखिएको छ त्यो जल भण्हडारहरूको सङ्ख्या पनि बढाएर स्रोतहरूबाट अधिकभन्दा अधिक मात्रामा परिमाणमा जल चाहिँ सञ्चय गरेर राख्नु पर्ने अनि दोस्रो चाहिँ जल वितरण जो एकदमै ठिक तरिकाले हुनुपर्छ अनि त्यो तक्निकी हिसाबमा मात्र नभएर त्यसलाई विभिन्न तरिकाले गाउँले हिसाबमा पनि त्यो चाहिँ ठिकसँगले गरेको हुनु पर्छ अनि ज जसको चाहिँ आफ्नो

किनिएको सरकारद्वारा किनिएको सरकारबाट किनिएको अधिकार प्राप्त जल प्राप्त गर्ने जुन लाइनहरू छ त्यो लाइनहरू उहाँले ठिकसँगले लिएको हुनु पर्यो र उहाँहरूलाई मात्रै जल वितरण गरिने अनि जति पनि अन्य अवैध रूपमा लिइएको जल जति पनि वितरणको जति पनि पाइपहरू जडान गरिएको छ त्यो सबैलाई चाहिँ चुढाउनु पर्ने त्यसलाई चाहिँ पछिबाट गएर मिलाउनु पर्ने यो चाहिँ काम गरियो भनेदेखि जल वितरणको व्यवस्था सुदृढ भएर राम्रो भएर जानेछ